हेलो ए नमस्ते भाइ राम्रो छौ ए अन्त अहिले घरमै म पनि राम्रै छु घरमै छौ ए ए कालचिनी गएको छौ ए अन्त यो पालि घुम्ने के उयस प्लानिङहरू गरेको छैनौ ए किन साथी भइहाल्यो त तिमी र म जानुपर्छ हो यहाँ अहिले फिलहाल हामीले अलिपुरद्वारमा धेरै पिक्निक स्पटहरू बनिएको छ अरे हो अन्त त्यतै जाऊँ होला हौ बरू तिमी त डेली घरमा पनि बस्दैन तिमी कताकता अँ उल्टो घर फेरि अलिपुरद्वारमा त अब जस्तो कि यहाँ छ ग्रिन पार्क होइन ग्रिन पार्कमा जाँदा पनि हुन्छ त्यहाँ गयो भने फेरि के हुन्छ त्यहाँ ढाबाहरू छ हो ढाबा सेभेन्टी सेभेन्टी नाइन छ अरे सिक्सटी नाइन छ अरे हो त्यहाँ खानुको लागि पनि सबै कुरो एभाइलेबल छ अरे चिकन बिरयानी चिकन तन्दुरी चिकन चिल्ली के के खान्छ सबै कुरो एभाइलेबल छ अरे हो अन्त ए अँ त्यो त भइहाल्छ नि अन्त सिधै त्यहाँ भएन भने यता हाम्रो ग्रिन पार्क भएन भने हाम्रो यता पिक्निक स्पट तिम्रो राइमटाङ डिपु होइन हिल माउन्टेन स्पट्स उम्म त्यहाँ नयाँ नयाँ बनाएको छ त्यहाँ पनि माउन्टेन एरिया हो हो एकदम दामी दामी नजारा देख्छ खोलाहरू पनि सबै एभाइलेबल छ त्यो भएन भने छिपछिपे स्पट जाँदा पनि हुन्छ हामी तिमी र म यस्तो गर्नुपर्छ बाइकमा जानुपर्छ हो मेरो बाइक निकाल्छु अन्त बाइकमा गएपछि हल्का तेल हाल्नुपर्छ त्यहाँबाट हँ पिक्निक पिक् हामी बिहानको सात बजीतिर निस्किनुपर्छ हो घाम किनकि यो अचानक घाम लागिहाल्छ उम्म तिमी बरू भन न न राम्रो तिमीलाई जग्गाहरू थाहा छ राम्रो राम्रो स्पट्सहरू पी अलिपुरद्वारको हुनु त बक्सा डुवर्समा पनि छ भनेको सुनेको थिएँ हो अलिपुरमा पनि अलिपुरमा वहाँ वहाँ एउटा छ फेरि माँ प्याराडाइज भन्ने छ हो त्यहाँ स्विमिङ सेन्टरहरू पनि रहेछ अनि त्यता त त्यता घुम्दा पनि हुन्छ भएन भने विशेष गरेर त हामी यहाँ के अरे ग्रिन पार्कै जाँदा पनि हुन्छ त्यहाँ पनि अहिले खोलाहरू त एभाइलेबल भएको छ मान्छेहरू पनि भिड हुन्छ हो हल्का हल्का हामी निकाल्नुपर्छ ड्राई पिक्निक गर्नुपर्छ हो खानेकुराहरू बोक्नुपर्छ त्यो अनि त्यहाँ बसेर यसो खानुपर्छ अन्त जानुपर्छ चाहिँ हामी भोलि छोडेर पर्सि जाऊँ न त ल घरमै बस्नु म तिमीलाई ल म तिमीलाई बिहान पिक गर्नु आउँछु अन्त हामी निस्किनुपर्छ ल तपाईँलाई राखेँ ल अहिले ल